हेलो उषा ट्राभल एजेन्सी हजुर मलाई यो सोध्नु थियो कि मेरो रातिको एनजेपी जानु थियो मलाई एनजेपी गएर चाहिँ त्यहाँबाट चाहिँ ट्रेन थियो मेरो रातिको यस्तै साढे एघार बजीतिर होला है अनि यहाँबाट चाहिँ मलाई यस्तै नौ बजी साढे नौ बजी निस्किनु थियो रातिको त्यही त एक घन्टामा ठिकै पुगिन्छ होला है एनजेपीसम्म होइन अनि के तपाईँकोमा गाडीहरू छ गाडीहरू अब मलाई नौ बजीतिर आएर चाहिँ यहाँबाट लिएर जानुपर्ने एनजेपीसम्म पाउँछ है गाडी अँ गाडी लिएर चाहिँ गाडी गाडी गरेर चाहिँ गाडी भनेर चाहिँ यहाँबाट नौ बजीतिर निस्केर साढे एघार बजीको ट्रेन छ त साढे एघार एनजेपी पुगेर एघार बजीको भित्र एनजेपी पुगेर कोही बेला त ढिलो हुन्छ ढिलो पनि हुनसक्छ होइन एघार बजीको भित्रमा पुगेर चाहिँ त्यहाँबाट जानु थियो पाउँछ है यहाँनिर फुलबारीमा आएर चाहिँ गाडी लिएर गाडी आएर चाहिँ यहाँबाट नौ बजीतिर निस्किनुपर्ने हुन्छ है राति त्यस्तो गाडीहरूको समस्या त हुँदैन नि कि पाउँदै नपाउने अटो नपाउने गाडी नपाउने त हुँदैन नि है त्यही त त्यति गरिदिनु होस् न ल यहाँबाट चाहिँ त्यस्तै नौ बजी आएर चाहिँ यिनीहरूलाई जानु जानुपर्ने राति फेरि राति हुन्छ गाडीहरू छैन गाडी पाइन भन्ने त हुँदैन नि है गाडीहरू त पाउँछ ए हुन्छ हुन्छ गाडीहरू त्यही त सोध्नु थियो मलाई गाडी राति आइकन चाहिँ नौ बजी चाहिँ लिएर टक्कै यहाँबाट गएर चाहिँ एनजेपीमा चाहिँ एघार बजीको भित्रमा उत्रिँदा पनि भइहाल्यो हुन्छ